हेलो भन्नुहोस् न अहिले म घरमै छु त भन्नुहोस् न के काम पर्यो

अहिले चाहिँ म हालैमा यसो फुलहरू रोप्दैछु पछि यो औँसी दसैँको टाइमको लागि फुलहरू लाउँदैछु त्यस्को लागि यसो गोडगाडहरू गोडगाडहरू गर्दैछु हजुर आ अलिअलि हजुर हजुर ज्यादा त सकिँदैन अलिअलि यसो टाइम पासको लागि नि यसो घरमा मात्रै किन बसिरहनु भनेर नि हजुर होइन यो पढेर अब अहिले यो जमानामा काम पाउँदैन बरु पढिसकेर चाहिँ सिटीमा यसो बारीतिर ध्यान गर्यो भने त्यसमा चाहिँ जित्छ है

हजुर

हजुर हजुर हजुर हजुर होइन ठिकै छ नि यो बारीको काम एकदम राम्रो साग सब्जी पनि राम्रो हो नि फेरि आफूले उब्जाएर खानु चाहिँ एकदमै सब्जीहरू चाहिँ फ्रेस खानु पाइन्छ बजारको चाहिँ अब यो प्रायः सिलगढीबाट आउँछ अनि प्रायः बस्तीको पनि हुन्छ तर हामीले चाहिँ बजारबाट लिएर खायो भने चाहिँ त्यो चाहिँ बासी हामी भेटाउँछौँ र आफूले उब्जाएको चाहिँ एकदमै फ्रेस हामीले खान पाउँछ आफ्नो स्वास्थ्यको लागि पनि राम्रो हुने अनि यसो एक दुई पैसा पनि बजारमा बिक्री गर्नु सक्यो भने एक दुई पैसा पनि यसो आफूलाई हुने धेरै राम्रो तर अलिकति अब पौरखी चाहिँ हुनु पर्यो जाँगरिलो चाहिँ हुनु पर्यो

होइन होइन म त जैविक खेती लाउँछु नि हजुर भाइ तपाईँले पनि त्यही गर्नुहोस् न अब सरकारी मल लायो भने त्यो त मान्छेले कतिले खानु मान्दैन पनि बजारमा बिक्री पनि हुनु मान्दैन फेरि आफ्नो शरीरलाई पनि राम्रो हुँदैन र यो जैविक खेती भन्छ प्युर गाईको मल हालेर बनायो भने चाहिँ हालेर हामीले उमार्नु सक्यौँ भने चाहिँ त्यो एकदमै शरीरको लागि चाहिँ राम्रो राम्रो पनि हुन्छ अनि त्यो त बजारमा पनि एकदमै खोजी खोजी मान्छेले किनेर लान्छ एकदम फ्रेस सब्जी खान पाइन्छ आफूले लगाएको चाहिँ हजुर हजुर हजुर हजुर भाइ तर गाई बस्तु चाहिँ पाल्नु पर्छ है भाइ गाई बस्तु चाहिँ धेर होइन तिन चारवटासम्म पाल्नु पर्छ अनि घाँस काट्नु पर्छ अनि घाँस काटेर मल बनाउनु पर्छ र त्यो मल चाहिँ हामीले बारीमा लाउनु सक्यौँ भने चाहिँ त्यहीँबाट हामीले अन्न पानी पनि उब्जाउन सक्छौँ अनि साग पातहरू सब्जीहरू जे पनि हामी लाउन सक्छौँ त्यो मलद्वारा नै राम्रो हुन्छ जैविक जैविक खेती भन्छ यो चाहिँ एम्पस मल भन्छ अर्को कुरा यो एकदमै गाईको मलबार चाहिँ सब्जीहरू पनि राम्रो पनि हुन्छ र बिग्रिँदैन कुहिँदैन पनि सरकारी मल लाएर उमारेको चाहिँ तपाईँको बेसी राख्यो भने कुहिन्छ पनि फेरि खानु पनि टेस्ट हुँदैन अलिकति छिट्टोको लागि चाहिँ सरकारी मल लाउँछ मान्छेले तर म चाहिँ युज गर्दिनँ भाइ हेर्नुहोस् अब तपाईँ मेरो बारीमा घुम्नुभयो भने तपाईँले देख्नु सक्नुहुन्छ र तपाईँले पनि सिक्नु सक्नुहुन्छ यसो आउनुहोस् मेरो बारीमा घुमेर यसो हेरेर जानुहोस् म त्यही भन्छु सबैलाई म त्यही भन्छु हुन्छ

हुन्छ हुन्छ हुन्छ